हाम्रो गाउँमा खुल्ला ठाउँमा दिसापिसाब गर्नु धेरै असुविस्ता थियो विचार गर्नुहोस् पाखा भित्तामा दिसापिसाब गर्नु हामीहरूलाई पहिला पहिलाका मान्छेहरू टाढा टाढाका खोलानाला खोल्सा तिर जान्थे तर झाडापिसाब गर्थे बाटो हिँड्ने मान्छेले देख्दाखेरि टाउको चाहिँ घोप्ट्याउँथे किनभने झाडापिसाब गर्ने कुनै लुकाउरो ठाउँ थिएन त्यसो हुँदाखेरि झाडापिसाबको वेग रोक्न सकिँदैन राजाको हुकुमभन्दा झाडापिसाबको वेग कडै हुन्छ मान्छे कोही आयो आफ्नो बिरानो को हो कसो हो टाउको थपक्क घोप्ट्यायो हगी हाल्यो झाडापिसाब गरिहाल्यो यो चाहिँ अहिले हाम्रो देशमा सरकारले एउटा राम्रो व्यवस्था गरेको छ तर हामीले त्यसलाई प्रयोगमा ल्याउनु चाहिँ भने निकै चर्को पर्दोरहेछ टोइलेट अथवा टट्टी गन्हाएर झाडापिसाब गर्नु पायो भने चाहिँ हामीले त्यहाँ लाज पनि ढाक्छ काँस पनि सफा हुन्छ झाडापिसाब एकै ठाउँ गरियो भने एक ठाउँ गरिँदा जस्तै पहिला पहिला बाँसको ठुटा समातेर खोल्सामा हग्थे अहिले घरभित्रै नुहाई धुवाई गऱ्यो घरभित्रै भाँडा माझ्यो घरभित्रै लुगाफाटा धोयो घरभित्रै खायो घरैभित्र हग्यो त्यसो भन्दाखेरि फेरि कुरा कताकता पनि बाङ्गो हुन्छ है भित्रै खाने भित्रै हग्ने के ठुलो मान्छे हो र त्यो सभ्य मान्छे हो र त्यो त पशु बराबर भइगयो नि पनि भन्ला तर होइन घर एकै ठाउँमा झाडापिसाब मलमूत्र फ्याँकियो भनेदेखि चाहिँ लाज सरम पनि भएन अनि जस्तो प्रकारको सुविस्ताले झाडापिसाब गर्दा पनि भयो अनि अर्को कुरा के पनि छ भने त्यो हो झाडापिसाब गरेको मल गाईबस्तुको मलभन्दा मान्छेको मल मलिलो पनि हुन्छ माटोमा मिलाएपछि त्यसमा नाना किसिमको सागसब्जीहरू सन्तोषजनक फल्छ भन्न